ए ड्राइभर बोल्नु भएको ए कालिम्पोङ म घुम्नु आउनु सोच्दै थिएँ अन्त जग्गाहरू कस्तो कस्तो छ हौ

म लोले गाउँ घुम्नु जाउँ भनेको कालिम्पोङ र कालिम्पोङको छेउछाउ अन्त तपाईँ त्यहाँ घुम्न गएको कति भारा लिनुहुन्छ होला हौ दस सैकडा हजार हजुर घुम्नु ए हजुर हजुर तपाईँ त्यसो भए मलाई यहाँ सिलगढीबाट पिकअप गर्नु सक्नुहुन्छ

हुन्छ म तपाईँलाई त्यसो भए कन्ट्याक्ट गर्छु नि त ल म आउँदो आउने हप्ताको लागि ए हजुर ए तिन हजार म कुन चाहिँ एकाउन्टमा हालिदिनु मलाई डिटेल्स पठाइदिनुहोस् न ल हुन्छ

ए हुन्छ हुन्छ